मैले हालैमा एउटा यो नुहाउने साबुन एउटा दोकानबाट लिएको थिएँ यो साबुनको दाम चाहिँ रहेछ तपाईँको यहाँनिर तिस रुपियाँ

तर यो साबुन चाहिँ यसमा यो साबुनको बाहिर लेखिएको छ यो स्किन डिजिसहरू जति पनि चर्म रोगहरू हुन्छ त्यसलाई निको पार्छ त्यसलाई नियन्त्रण गर्छ स्वास्थ्य दिन्छ भनेर यहाँ लेखिएको छ तर मैले यो साबुन झन्डै ल्याएको एक महिना भयो होला राम्रो यस्तै सुनेर चाहिँ मैले चार पाँचवटा ल्याएको थिएँ तर अहिले तिनवटा चलाउँदासम्म पनि मैले यसको केही पनि प्रभाव पाएकै छुइनँ चन्दनको त भन्छ कता कता गना गन्ध चाहिँ कता कता छ तर यो साबुनमा भने त्यो चन्दनको गुणै मैले केही पनि पाइनँ चर्म रोगको लागि नै ल्याएको हो मैले जस्तो मेरो जिउमा अलिलि यो चिलाउनेहरू थियो अलि यो केको फोका फोका निक्लिन्थ्यो अन्त यसको लागि भनेर यो सबै साबुनकै बाहिर प्याकेटमा लेखेको हुनाले चाहिँ मैले लिएर आउँदाखेरि यो साबुनमा मैले त्यस्तो चिज केही पनि पाइनँ हुनसक्छ यो चाबु साबुन चन्दनको नै होइन सायद यही केही प्रकारको केमिकलहरू प्रयोग गरेर बनाएको होला त यो जुन चाहिँ कम्पनीले यस्तो प्रकारको साबुन बनाएर मान्छेलाई ढाट्ने काम गर्दैछ त्यो चाहिँ एकदमै सही भएन यो साबुनकै दाम छ तिस रुपियाँ मैले किनेको तिन चारवटा किनेको छु झन्डै डेढ सौ रुपियाँको मलाई यहाँ नोक्सान भयो साबुनको पैसा अलग्गै तर यो साबुन प्रयोग गरेर मलाई जुन चाहिँ चर्म रोगको विषयमाा बताएको थियो निको हुन्छ अलिक नियन्त्रण गर्छ भनेर तर त्यसले उल्टा मलाई एलर्जी आउन थालेको छ जिउ चाहिँ अहिले जिउमा त त्यो चर्म रोगको अर्को थपिएको जस्तो लाग्दैछ रातो रातो ढाबरा छ

अनि उनीहरूको गोजीमा पनि उनीहरूले त्यस्तो महँगो दाममा हालेर यो साबुन किनेर लैजाँदैछ तर उनीहरूले पाएन भने फल उसको यसको सही फल पाएन के लाभ त्यसै कारण म यो साबुन यो कम्पनीसँग त एकदमै सन्तुष्ट छुइनँ